विभिन्न मौसमको आधारमा चाहिँ हामीले आफ्नो बिरुवाहरूको लागि के सतर्क सतर्कता अप्नाउनु हुन्छ भने चाहिँ हामी आफ्नो बिरुवाहरूलाई चाहिँ हाम्रो फुलहरू हामीले चाहिँ आफ्नो घरमा ज्यादा जस्तो हामीले फुलहरू रोपेको छ फुलहरू यता हाम्रो हामी यता ठन्डा हामी यता दार्जिलिङ घरको भएर चाहिँ हामी यता ठन्डा हुन्छ ज्यादा जस्तो हाम्रो यता गरममा हुने बिरुवाहरू फलफुलहरू फुलहरू हुँदैन त्यही कारण हामी चाहिँ ठन्डामा हुने नै गर्छ अनि हामी चाहिँ ज्यादा जस्तो हाम्रो यता चाहिँ हाम्रो ठाउँमा चाहिँ पानीहरू पानी हुरी बतासहरू ज्यादा चल्छ अन्त हामी चाहिँ आफ्नो बिरुवाहरू बाहिर राख्दैन हामी चाहिँ एकदम छप्परहरूको मुनि यस्तो हामी बाहिर बाहिर चाहिँ राख्दैन हामी अगर बाहिर राख्यो भने चाहिँ हामी फुलहरू हामीले बाहिर राख्छ त्यति साह्रो बाहिर पनि होइन हामी आफ्नो आँगनहरूमै राख्छ फुलहरू बिरुवाहरू किनभने हामीले बाहिर राख्यो भने चाहिँ पानी हुरी बतासले चाहिँ हाम्रो फुलहरूलाई डल्लै बिगारिदिन्छ चिसोले बिग्रिन्छ हाम्रो यता फुलहरू बिरुवाहरू त्यही कारण हामीले बिरुवा फुलहरू चाहिँ हामीले चिसोबाट बचाउँछ हटे हाउसहरू हुन्छ हटे हाउस भित्र राख्छ हामीले आफ्नो फल फुल फुलहरू रोप्छ बिरुवाहरू रोप्छ हामीले सानो सानो अँ फुल रुखहरूको बिजनहरू चाहिँ हाीले हट हाउसहरू भित्र राख्छ